र हामीहरू सानोमा भाँडाकुटी खेल्थ्यौँ र भाँडाकुटी खेल्नुको लागि मेरो थुप्रै साथीहरू आउँथ्यो र मेरो भाँडाकुटीको लागि के भन्छ सामान अलग्गै थियो र म मेरो साथीहरू खेल्थ्यो मेरो साथीहरू थुप्रै थियो जस्तो कि प्रसान्त मनिसा अनि त्यहाँको थुप्रै थियो अनि त्यहाँको म र प्रसान्त चाहिँ मेरो मेरो बेस्ट फ्रेन्ड थियो र ऊ र म चाहिँ अब जस्तो कि साथी भए पनि अब जस्तो कि आमा छोरी जे भए पनि ऊ र म सँगै खेल्थ्यो र सानोमा खेल्थ्यो र अब अहिले चाहिँ अब के भन्नु अहिले त अब सबजना ठुल्ठुलो भइसक्यो अनि टाइम गएको पनि आउँदैन र हामीले सानोमा अनि त्यहाँको लुक्ने लुक्नेहरू खेल्थ्यो र लुक्ने लुक्नेमा थुप्रै मेरो गाउँको दिदी भाइहरू थुप्रैजना हामीहरू दादा बहिनीहरू सबजना मिलेर खेल्थ्यो र हाम्रो वहाँ गाउँमा ठुलो बडे एउटा गाउँ उयो के भन्छ ग्राउन्ड छ र त्यहाँ ग्राउन्डमा हामीहरू लुक्ने लुक्ने खेल्थ्यो छुने छुने खेल्थ्यो अनि त्यहाँको गोटीहरू पनि खेल्थ्यो र गोटीमा चाहिँ ढुङ्गा हुन्छ त्यो ढुङ्गा जस्तै कि अब के भन्छ ढुङ के त्यो ढुङ्गाको गोटी खेल्थ्यो र गोटी खेल्थ्यो अनि त्यहाँको लुक्ने लुक्नेहरू खेल्थ्यो र थुप्रै थियो अझ त्यहाँदेखिको पिट्ठु खेल्थ्यो पिट्ठुमा चाहिँ के भन्छ गोली हुन्छ र त्यो के हुन्छ काप्राको पिट्नु बनाएको हुन्छ फुटाएर डल्लो डल्लो अनि त्यहाँको त्यसलाई हिर्काएर झारेर चाहिँ अनि त्यहाँदेखिको के भन्छ अब अलग अलग टिम हुन्थ्यो दुइवटा हुन्थ्यो अनि त्यहाँको जसले के भन्छ झारेर ओरेर त्यसरी खेल्थ्यो र भाँडाकुटीहरू खेल्ने नै थुप्रै थियो मेरो साथीहरू अनि त्यहाँको भाँडाकुटी खेल्थ्यो लुक्ने लुक्ने खेल्थ्यो छुनी छुनी खेल्थ्यो इन्टु मिन्टु खेल्थ्यो र इन्टु मिन्टुमा चाहिँ दुइजना हात पक्रेर उभिएको हुन्छ के भन्छ ठाडो पारेर हात उयो गरेर उभिएको हुन्छ अनि त्यहाँको त्यहाँ चाहिँ अरूहरू त्यहाँ पसेर घुम्छ अनि त्यहाँदेखिको थुप्रै थियो जस्तो कि छुने छुने पनि थियो के भन्छ छुने छुनेमा चाहिँ अब एकजना डुङ नि यो ड्याङ हुन्थ्यो अनि त्यहाँको अरू सबजना भाग्थ्यो र त्यो डुम भएकोलाई चाहिँ के भनेर हे त्यो डुम भएकोलाई चाहिँ अनि त्यहाँको जसलाई छुन्छ उही फेरि त्यहाँको डुम हुन्थ्यो अनि त्यहाँदेखिको अब थुप्रै थियो र हाम्रो उतातिर अनेक थरीका हुन्छ के के छ अब भन्न सक्दैन कि के के छ के के छ र सानोमा त झन् हामीहरू के के खेल्छ खेल्छ कि हामीहरूलाई थाहा हुँदैन हुन्छ